दर्शक सामु एउटा गाउदाखेरि कस्तो लाग्छ भन्दाखेरि जब त्यो स्टेजमा हामी पुग्छौँ अनि स्टेजमा जब पुगेर हामी सबैलाई एउटा स्वागत जनाउँदै हामी त्यो पाएको एउटा समयलाई हामीले कसरी बिताउँछौ कसरी गाउदाखेरि हामीलाई त्यो समय हामी हुन्छौँ भन्दाखेरि एकदमै मजा लाग्छ उति गाउदै गयो उति मजा लाग्छ र एकदमै कति दर्शकहरू एकदमै नाचँछन् पनि अनि कतिले एकदमै मजा पनि मान्छन् र गीत चाहिँ एउटा साँच्चै नै मान्छेको मन र हृदयलाई प्रभाव पार्ने गर्दछ अनि डर भन्ने कुरा चाहिँ यति पनि लाग्दैन किनभने धेरै स्टेजहरू फेस गर्दै आएको कारणले अनि त्यो जोस र त्यो होसमा हुन्छ कि अझै गाउन पाए अझै गाउन पाए जस्तो हुन्छ अनि डर चाहिँ अहिलेसम्म कहिले पनि मलाई त्यो कुराहरू चाहिँ आएको छैन अब कसै डराउँछ कतिले त्यो प्रोगाम जब त्यो प्रकारको फेस्टिभलहरू कत्तिले फेस गरेको हुँदैन अनि फेस नगर्ने मान्छेलाई चाहिँ अलिकति एक खालको एउटा डर हुन्छ एक खालको एउटा लाज हुन्छ तर खासैमा जब हामी स्टेजमा जान्छौँ अनि त्यो प्रदर्शन गर्दाखेरि एक खालको एउटा जोस एक खालको एउटा मजा म्युजिकले नै हामीलाई त्यति बेला त्यो भित्र हामीलाई डोहोर्याउँने गर्दछ